हामी चाहिँ गाउँ घरमा बसोबासो गरेको हुनाले गर्दा यहाँ चाहिँ पुरा राम्रो राम्रो चराहरू आउँछ बारी तिर यो अम्बकहरू भयो के के फल फुलहरू रोपेकोले गर्दा फेरि त्यो खानको लागि पनि चराहरू आउँछ छतमा चाहिँ हामी चराको लागि चाहिँ अब पानी चामलहरू भयो गहुँहरू भयो कोही बेला यो मुराइहरू छरिदिने गर्छौँ चराको लागि र चराहरू यही खानको लागि चाहिँ हाम्रो छततिर आँगनतिर बारीतिर आउँछ राम्रो राम्रो चराहरू